हजुर भन्नुहोस् हजुर हजुर ए हजुर हजुर हजुर हजुर सुन्दैछु सुन्दैछु हजुर ए तपाईँको तपाईँको नाम के भन्नुभयो ए होइन होइन तपाईँको तपाईँको नामको आएको छ कि को भइरहेको छ भने अहिले त्यो ह सिजन छ त टुरिस्टको त्यही भएर अहिले होटेलहरू प्याक छ होटेलको डिमान्ड चाहिँ अलिक बेसी भएको कारणले अहिले त्यसमा अलिक बिजी भयो आ अहिले पनि एउटा जज बजारको एउचा होटेलमा डेलिभेरी गर्दैछु हो म यो सक्नु साथ तपाईँको ल्याइ दिइहाल्छु नि तपाईँको मलाई उयो एड्रेस दिइ राख्नुहोस् कि

हजुर हजुर होइन होइन नसुर्ताउनुहोस् म तपाईँको ल्याइदिइहाल्छु सामान त्यसमा अलिक बिजी भएर मात्रै हो तपाईँको आधा घन्टा एक घन्टाभित्र सामान ल्याइ दिइहाल्छु म हजुर हजुर

हजुर हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ तपाईँको अस्तिको पनि उयो छ पेमेन्ट आजु आजकोसँगै क्लियर गर्दिनुहोस् न ल हुन्छ हुन्छ तपाईँ निर्धक्क बस्नुहोस् तपाईँको एक घन्टाभित्र तपाईँको सामान आइपुग्छ ल हवस् हुन्छ हुन्छ